हाम्रो कालेबुङमा चाहिँ अर्ग्यानिकहरू सागसब्जीहरू पाउँछ राम्रो राम्रो हरियो परियो युरिया नहालेको बिहिबारे हाट लाग्छ बिहिबारको हाटमा अब के के खानु मनलाग्छ सबै कुरो पाउनुहुन्छ मासुदेखि लिएर बस्तीको सबै कुरो सेलरोटी फम्बी आलु थुक्पा मोमो सबै पाउँछ हामी हाम्रो अर्ग्यानिक चिज चाहिँ बिहिबारे हाटमा चाहिँ सबै थोक सबै थोक नै पा पाउँछ हामीले खानु फ्रेस फ्रेस पनि पाउँछ तर युरिया हालेको चाहिँ होइन हावा पानी पनि राम्रो छ अहिलेको मौसम गरम पनि हुँदैन बेसी ठन्डा पनि हुँदैन ठिक्कैको छ घुम्नु ओर्नुको लागि कालेबुङ धेरै नै राम्रो छ वरिपरि पनि हेर्नु लायकको उयो के रे सिनहरू पनि छ तपाईँहरू जानुको मा पऱ्यो भने कफेर लाभा दुर्पिन डेलो धेरै धेरै कुरो हेर्नु लायकको छ कालेबुङमा यहाँको नेपाली दिदी बहिनी भाइहरू सबै राम्रो छ सिधा पनि छ अरू जस्तो छैन बदमास पनि छैन स्कुलहरू पनि धेरै राम्रो राम्रो छ यहाँनिर पढ्नु वरिपरि पढ्नुको पढ्नुको लागि पनि धेरै राम्रो छ टाढो टाढोबाट आएर पनि नानीहरू यहाँ यहाँको स्कुलहरू पढ्छ